मलाई चाहिँ पढ्नमा त्यति टाइम हुँदैन हाम्रो म चाहिँ अब बाहिर काम गर्नुपर्छ पढ्नु त इच्छा लाग्छ तर पढ्ने टाइमै हुँदैन हाम्रोमा